र मेरो काम चाहिँ भने अहिले दोकान ग्रोसरीको दोकान छ र ग्रोसरीमा चाहिँ तपाईँको भन्दा रासिन पानीदेखि लिएर अनि कस्मेटिकको अनि फेन्सी खाता किताब खाता पेन अनि यसमा मैले विड्रल गर्ने गरेको छु पैसाहरू के लेनदेन रिचार्ज गर्ने अनि यसमा तपाईँको धेरै सुविधाहरू छन् मेन चाहिँ पैसा विड्रल गर्ने लिने मान्छेलाई धेरै सुविधाहरू छ दोकानमा त

सामग्रीहरू पाउने नै गर्छन् र अरू शिक्षाको बारेमा भन्दाखेरि शिक्षा चाहिँ म ग्र्याजुएसन गरेको र ग्र्याजुएसन गरेर बसिरहेछु काम थालेको छैन त्यही अब दोकानै थापेर बसिरहेको छु